दार्जिलिङ जिल्लाको हावा पानी एकदमै राम्रो छ तर दार्जिलिङ धेरै जग्गाहरू छन् जस्तै माथि दार्जिलिङमा हावा पानी आलिक चिसो हुन्छ र अलिक तल झर्दै गएपछि आलिक तातो तातो हुँदै जान्छ र तल सिलगढी साइडमा आएपछि धेरै नै गर्मीहरू छ र जाडो महिनामा पनि धेरै जाडो हुन्छ अनि तल चाहिँ मौसम ठिकै रहन्छ र पहिलाको जस्तो मौसमहरू अहिले हुँदैन पहिला जाडो महिनामा पनि धेरै जाडो र गर्मी महिनामा त्यति गर्मी हुन्थेन र अहिले गर्मीमा पनि धेरै गर्मी हुन्छ त्यसको दोषीहरू हामी नै हो हामीले रुखपातहरू लगाउँदैनौँ रुखपातहरू लगाउँदैनौँ रुखपातहरू काट्छौँ र त्यही भएर हामीले यो अहिले गर्मीमा धेरैभन्दा धेरै खप्नुपर्छ र माथि स माथि माथि जाँदाखेरि बरफहरू पर्छ जस्तै दार्जिलिङभन्दा माथि मौसममा कहिले कहिले बरफहरू पर्छ र त्यो मौसम एकदमै राम्रो हुन्छ